मलाई चाहिँ खानाहरूमध्ये धेरै सबैभन्दा धेरै मन पर्ने चाहिँ चिकन बिरयानी हो हुन त हामी सबै कुरोको सबै डिसहरू लिन्छौँ हैन खान्छौँ चिकन चाउमिनहरू चिकन मोमो भेज मोमोहरू सबै कुरो घरमै बनाएर खान्छौँ र पनि मलाई अब यतिमध्येमा सबैभन्दा धेरै मन पर्ने चाहिँ चिकन बिरयानी हो हो त्यहाँ साथीहरूसँग र पनि यो एक्लै गएर खानु चाहिँ अब मन पर्दैन रेस्टुरेन्टतिर खानु नै मजा आउँछ सबै अब एकैचोटि एक्लै गएर खानु चाहिँ मजा आउँ मजा लाग्दैन आफ्नो फ्यामिलीसँग या त आफ्नो साथीभाइहरूसँग गएर चाहिँ रेस्टुरेन्टमा खानु चाहिँ मलाई धेरै नै मन पर्छ हुनु त हामी त अब यो चिकन बिरयानीहरू त घरमा बनाएर खानु पनि सक्छौँ र पनि अब कतिवटा रेस्टुरेन्टमा जस्तो हुँदैन मसलाहरूको अब कति धेरै थोकको हामीसँग ऊ यो हुँदैन रेसिपीहरू राम्रोसँगले अब हामी ऊ यो गर्नु सक्दैनौँ हैन होटेलमा जस्तो अनि त घरमा बनाएर पनि खान्छौँ र पनि त्यति साह्रो मिठो चाहिँ लागेको चाहिँ मिठो हुन्छ जस्तो चाहिँ लाग्दैन अब घरको चाहिँ अनि त मलाई चाहिँ धेरै चाहिँ सबैभन्दा यो मेरो सबैभन्दा फेभरेट हो चिकन बिरयानी नै मिठो लाग्छ रेस्टुरेन्टको अनि अब खानु त धेरै प्रकारको डिसहरू घरमै बनाएर पनि खानु सक्छौँ र पनि अब होटेलमा जस्तो मिठोहरू चाहिँ हुँदैन त्यही भएर चाहिँ अब होटेलमै गएर खानु चाहिँ मजा आउँछ टेस्टी पनि हुन्छ धेरै टेस्टी हुन्छ जस्तो लाग्छ अब तपाईंँहरूलाई चाहिँ कस्तो लाग्छ हैन मलाई चाहिँ त्यही मन पर्छ मेरो फेभरेट हो चिकन बिरयानी चाहिँ घरमा पनि हामी अब धेरै प्रकारको किसिम किसिमको खानेकुरोहरू त खान्छौँ हैन र पनि मलाई मन चाहिँ सबैभन्दा त्यो ऊ यो चाहिँ धेरै मन पर्ने चाहिँ बिरयानी नै हो सायद तपाईँहरूलाई नि मन पर्छ होला त्यही हैन त्यही भएर चाहिँ मेरो फेभरेट चिकन बिरयानी हो अनि खानु त अब हामी घरमा धेरै कुरो खान्छौँ नि धेरै अब बिफ बिरयानीहरू नि बनाएर खान्छौँ भेज बिरयानीहरू एग बिरयानीहरू नि बनाएर खान्छौँ हैन तर योमध्येमा सबैभन्दा राम्रो लाग्ने चाहिँ चिकन बिरयानी हो त्यही पनि अब रेस्टुरेन्टमा खानु रुचाउँछु म यो चाहिँ हैन अब एक्लै त गएर खानु मजा पनि आउँदैन फ्यामिलीको साथमा बसेर साथीभाइहरूसँग बसेर खानु चाहिँ अब धेरै मिठो लाग्छ फेरि पनि गएर खानु सक्नुहुन्छ होटेलतिर हैन यतातिर भन्दा पनि अब होटेलमा गएर खाएको चाहिँ धेरै मिठो हुन्छ त्यस्तो लाग्छ अब तपाईँलाई कस्तो लाग्छ हैन मलाई चाहिँ होटेलमै मन पर्छ मेरो चाहिँ फेभरेट हो बिरयानी चाहिँ चिकन बिरयानी चाहिँ मेरो चाहिँ एकदमै फेभरेट हो त्यही भएर चाहिँ मलाई चिकन बिरयानी चाहिँ अब धेरै मिठो लाग्छ मेरो खानेकुरोहरूमध्येमा मलाई मिठो लागेको चाहिँ चिकन बिरयानी नै हो सायद तपाईँहरूलाई नि मिठो लाग्छ होला हैन साथीहरूलाई पनि मिठो लाग्छ होला मलाई चाहिँ त्यही हो सबैभन्दा मिठो लाग्ने चाहिँ मेरो चिकन बिरयानी नै हो चिकन मोमोहरू पनि मन पर्छ चिकन चाउमिनहरू पनि मन पर्छ सबै कुरो खानेकुरोहरू त सबै कुरो खान्छौँ खाइरहन्छौँ र पनि अब योमध्येमा सबैभन्दा राम्रो मिठो टेस्टी लाग्ने चाहिँ मेरो चाहिँ फेभरेट चाहिँ चिकन बिरयानी नै हो फ्यामिलीहरूको साथमा साथीभाइको साथमा बसेर खानु चाहिँ अति नै मिठो लाग्छ राम्रो लाग्छ